मेरो शिक्षाबारेमा के भन्नु भन्नु भन्दाखेरि मैले कलेज चाहिँ गएँ एक फर्स्ट इयर मात्रै गरे त्योपिछे म नर्सिङको लागि नर्सिङ ट्रेनिङमा गएँ दुई वर्षको लागि मैले दुई वर्ष ट्रेनिङ कमप्लिट पनि गरेँ त्यहाँ मैले आफ्टर ट्रेनिङ पनि मैले इन्टर्नसिप पनि गरेँ होइन गर्दाखेरि गरेँ आफ्नो ट्रेनिङ सकेर मैले एउटा नर्सिङ होममा पनि काम गर्दैथिएँ तर आफ्टर मेरो बिहा भएपछि बिहा भएपछि नानी जब म प्रेगनेन्ट भएँ प्रेगनेन्ट भएपछि मैले त्यो कामलाई पनि छोडेर घरमा आएँ त्यो आफ्नो नानीको लागि आफ्नो सासु ससुरा सु स्याहार्नुको लागि मैले त्यो काम पनि मैले छोडी छोडिदिएँ आफ्नो परिवार सम्हाल्नुको लागि मैले त्यो काम पनि छोडिदिएँ अहिले म हाउस टोटल्ली कम्प्लिटली म हाउस वाइफ छु